यदि गाउँमा कुकुरले कसैलाई टोक्यो भने चाहिँ सबैभन्दा पहिला त्यो टोकेको घाउबाट खुन जाँदैछ भने त्यसमा साबुन र पानी लगाएर त्यसलाई पन्द्रदेखि बिस मिनटसम्म चाहिँ धोएको धोएकै गर्नुपर्छ पानी लगाएको लगाएकै लगाएको लगाएकै त्यसपछि चाहिँ अब त्यो कुकरले टोक्यो र अब मैले त साबुन पानीले धोएँ भनेर त्यसै बसिराख्नु भएन त्यो पछि गएर त्यो टोकेको मान्छेलाई ऱ्याविज हुनुसक्छ र चाँडो गरेर हस्पिटल लगेर चाहिँ ऱ्याविजको भ्याक्सिन लाउनुपर्छ यो ऱ्याविजको भ्याक्सिन चाहिँ सरकारी हस्पिटलमा तपाईँले मुफ्त फ्रिमा पाउनुसक्नुहुन्छ र तपाईँहरूले यो चाहिँ लाउनु जरूरी छ कुकरले टोकेको बेला चाहिँ अल्छी नगरीकन तपाईँहरूले चाहिँ जसलाई टोकेको छ सरकारी हस्पिटल लगेर ऱ्याबिजको भ्याक्सिन चाहिँ लगाउनै पर्छ